अब यो खोइ यो भारतको इतिहासमा भनौँ भने के भन्नु र देश त अब यो जति पनि इतिहासहरू छ के छ यो सबै नेताहरूकै काम हो कति नेताहरू चाहिँ अब राम्रो पनि हुँदैनन् कति राम्रो पनि छन् पहिलाभन्दा अहिले त भारतको इतिहासमा त अब जुन चाहिँ स्वतन्त्र भए यता त अब धेरै नै अब राम्रै भइराखेको छ हो अहिलेको सरकारले झन् साह्रो अब खुबै प्यारो गरिराखेको छ भारतलाई हो नयाँ नयाँ ट्याक्नोलोजिहरू निकालेर के गरेर सबै अहिले अब पान दोकान धरिमा सब्जी दोकान धरिमा त अब गुगल पे गर्ने सिस्टम आइसकेको छ भनेदेखि अब यो कसले गरेको यो त भारतकै हाम्रो हाम्रो नेताहरूले त गरेको हो मिनिस्टरहरूले सबैले गरेको काम हो यो गर्नु नै अब एउटा भारतको इतिहास पल्टाउनु त हो यो उदय के भन्छ त्यसलाई स्वतन्त्र बनाएर चाहिँ अब के गर्नु गरेर अब राम्रो भारतलाई स्वतन्त्र गरेको भनौँ न अब यसलाई राम्रै राम्रै छ अहिले त जुन हिसाबले अब पहिला चल्थ्यो पहिला त अब पाँच रुपियाँ दस रुपियाँ पाउँदाखेरि त अब लाखौँ रुपियाँ पाएको जस्तो हुन्थ्यो आजकल त नि किन लाखौँ रुपियाँ त युँ आँखा चिम गरेर कमाइहाल्छ मान्छेहरूले त्यति बेला त्यस्तो साह्रो थियो